मैले गरेको पदयात्रा भन्नेमा हामीले गिनी विश्वकर्माको लागि एउटा जस्टिस रेली निकालेको थियो किनभने त्यो गिनी विश्वकर्मासँग एकदम घिनोना व्यवहार भएर उसको मृत्यु भएको थियो उसलाई रेप गरेर रेलवे ट्र्याकको छेउमा फ्याँकिदिएको थियो उसको सब बेहालत थियो ऊ एउटा बिहामा हिँडेको नानी त्यसरी नेपाली जातिको नानीहरूलाई त्यसरी मुस्लिम जातिको नानीहरूले रेप गरेर त्यसरी फ्याँकिदिनु एकदम गलत कुरा हो हाम्रो सोनाथान यहाँ हाम्रो पुलिस स्टेसनले कुनै पनि कुनै प्रकारको एक्सन लिएन हौ त्यति बेला हामीले धेरै नराम्रो नराम्रो कुराहरू सुन्यौँ तर कुनैमा पनि उनीहरूले एक्सन लिनु जुन रुचि राखेन सब कुराहरू म तपाईँहरू समक्ष राख्दैछु तपाईँहरूले तपाईँले रेप नगरिदिनु होस् करप्सन नगरिदिनु होस् रेप गर्नु हुँदैन किनभने पदयात्रा र के अनुभव गरेँ पदयात्रामा कसरी फोटो खिच्नु हुन्छ भन्दाखेरि चाहिँ अगर हामीले मन्दिरको यात्रा गर्दैछौँ भने राम्रो भगवान्सँग हामीले राम्रो मनले खिच्न सक्छौँ अगर हामीले रेपको गर्दैछौँ भने फोटो खिच्नु हुँदैन किनभने एउटा दुःखको रेप गरेको रेप गरेको भनेको एउटा दुःखको दिन हो कि तपाईँ यसलाई कहीँ पोस्ट गर्नु हुन्छ तपाईँले राम्रो राम्रो यात्रा गर्नु भएको छ भने तपाईँले पोस्ट गर्नु सक्नु हुन्छ तर रेपको चाहिँ तपाईँले कसरी पोस्ट गर्नु पर्छ भन्दाखेरि चाहिँ हेसटेग फर जस्टिस हेसटेग फर जस्टिस फर हर हेसटेग हेसटेग एक्सन एक्सन लेखेर गर्नु पर्छ